हरेक लेखकको हरेक लेखकलाई चिनाउने फरकपन आउने भनेको त अब शैली नै हो कन्टेन्टको हिसाबले हेऱ्यो भने त अब प्रायः प्रायः कन्टेन्ट त एउटै जस्तो आउँछ हाम्रो नेपाली नेपाली राइटिङको कुरा गर्नु पर्दाखेरि तर अब शैलीको कुरा गर्नु पर्दाखेरि चाहिँ अब विभिन्न स्थापित लेखकहरूको आफ्नै किसिमको शैली उनीहरूले स्थापना स्थापित गरिसकेका छन् त्यसो हुनले उनीहरू उनीहरूलाई आफ्नो नामै दिइरहने पर नामै लेखिरहनु पर्ने उनीहरूको आफ्नो आर्टिकलमा नामै लेख्न लेख्नुपर्ने आवश आवश्यकता छैन किनभने त्यो पढ्नु बितिक्कै यो फलानोको हो फलानोको लेख हो भनेर चिनिहाल्छ त्यसरी उनीहरूले आफ्नो शैलीलाी विकास गरेको छन् अब प्रत्येक लेखकले कोसिस यही कोसिस गर्छ कि आफूलाई अलिक फरक आफ्नो आफ्नो क्रिएटिभिटी अलिक फरक आओस् भन्ने लाग्छ त्यो हिसाबले आफ लेखकहरूले आफ्नो हैसियतमा काम पनि गरिरहेका छन् हुन पनि त्यही हो अरू अरू लेखकहरूभन्दा चाहिँ आफ्नो चाहिँ आफ्नो लेखहरू आफ्नो राइटिङ चाहिँ फरक नै आओस् भनेर चिनाउनु लागि चाहिँ अब शैलीमा विशेष ध्यान दिन्छु होइन शैली शैलीमा अब सचेत हुनै पऱ्यो लेखन शैलीलाई अलिकति फरक ढङ्गमा उतार्ने प्रयास हुन्छ तर अब कोही बेला के चुनौती हुन्छ भने कुनै कुनै अवस्थामा अब अन्य लेखकहरूसित आफ्नो त्यो लेखन शैली मिल्न जान्छ क्या त्यत्तिखेर चाहिँ अब समस्या हुन्छ मैले सुधार्नु चाहेको पनि हो अब अरूसित नमिलोस् अरू अरूको मैले लेखेको चिज अब त्यो अरू कसैसित मिल्दैछ भने त्यो चाहिँ अब फला फलानोले लेखेको हो भन्ने किसिमको दाबी आउनु अगाडि म यो कुरामा चाहिँ अब सुधार गर्न चाहन्छु